पहिला चाहिँ है नेटवर्क पनि राम्रो हुन्थेन किनकि त्यो फोन चाहिँ किप्याडवाला पाउँथ्यो है अहिले चाहिँ राम्रो आएको छ फोनहरू पनि अब तपाईँको टेक्नो भन्छ एउटा भिभोहरू थुप्रो थुप्रोहरू आएको छ र कति जग्गा चाहिँ फाइभ जिहरू पनि छ अन्त अहिले चाहिँ अब है नयाँ आएको छ फाइभ जी फोन पनि आएको छ है र अब मैले चाहिँ दुईवटा चलाउँछु सिम एउटा चाहिँ जियोको र एउटा एयरटेल र मैले चाहिँ जियोमा चाहिँ महिनामा चाहिँ यस्तै दुई सौ निनानब्बेहरूको लगाउँछु है मलाई त त्यतिले चाहिँ भइहाल्छ